हेलो डिजे रेस्टुरेन्ट हो मैले खाना अर्डर गरेको थिएँ नि तपाईँलाई खाना अर्डर गरेको थिएँ अहिलेसम्म आएको छैन खै तपाईँले कहिले पठाइ दिनुहुन्छ खाना अलिक छिटो पठाइदिनुहोस् न मेरो घरमा गेस्ट आएको छ पाहुना अर्डर गरेको तपाईँलाई दस प्लेट बिरयानी अर्डर गरेको अहिलेसम्म छैन आएकै छैन कति बेलासम्म आइपुग्छ होला अलिक छिटो पठाइदिनुहोस् है गेस्टहरू भोकाइसक्यो मेरो अलिक छिटो पठाइदिनुहोस् र कसरी प्लेट छ तपाईँको हजुर अलिक मिलाइदिनुहोस् न अन्त ल मिलाएर भन्नुहोस् न अब यत्रो प्लेट अरू अरू बेला गेस्टहरू आउँदा पनि म तपाईँकोमा भन्छु होइन अब अहिले आज पनि गेस्ट आएको छ तपाईँलाई भनेको छु अलिक मिलाइदिनुहोस् कसरी दिनुहुन्छ भन्नुहोस् त प्लेट दुई सौ रुपियाँ बाफ रे महँगो भएन त्यो एकजनाको अन्त अलिक मिलाइदिनुहोस् न दसजना जस्तो छ ल मिलाइदिनुहोस् न दसजना जस्तो छ दसजना जस्तो छ तपाईँले मिलाइदिनुहोस् हुन्छ हुन्छ हुन्छ हुन्छ कति दिनु भन्नुहोस् दुई हजार आम्मै हो अलिक मिलाइदिनुहोस् न हौ पन्ध्र सौ दिन्छु नि ल पन्ध्र सौ दिन्छु त्यति गरिदिनुहोस् पन्ध्र सौ दिनुहोस् त्यसमा तपाईँको उयो पनि पठाइदिनुहोस् न पानीको बोत्तलहरू पनि पठाइदिनुहोस् हो पानीको बोत्तल पठाइदिनुहोस् कति दसवटा पठाइदिनुहोस् मिड्यम साइजको पानी पठाइदिनुहोस् हो अन्त अरू के चाहियो भनेदेखि त्यो तपाईँको न्याप्किन पेपर पनि पठाइदिनुहोस् है त्यो ल टिस्यू पेपर टिस्यू पेपर पनि पठाइ दिनुहोस् अरू के चाहियो भनेदेखि पर्खिनुहोस् है पठाइदिनुहोस् न त्यति पठाइदिनुहोस् हो अलिक मिलाइदिनुहोस् है दाम चाहिँ ल दाम चाहिँ मिलाइदिनुहोस् किनभनेदेखि अब तपाईँकोबाटै लान्छु म होइन यत्रो डेली लान्छु अब गेस्टहरू आउँछ गेस्टहरू आएपछि लान्छु ल तपाईँको रेस्टुरेन्ट डिजे हो मलाई याद छ पठाइदिनुहोस् है ल त्यति ल पक्का पठाउनुहोस् है ल काइन्डली नि फेरि अलिक छिटो पठाउनुहोस् यहाँनिर अलिक ढिलो हुन्छ फेरि योहरू जान्छ होइन गेस्टहरू अलिक छिटो पठाइदिनुहोस् है ल